मार्सल आर्टस् मैले कुन चाहिँ सिकेँ मार्सल आर्टस् एकदमै थरी थरीको हुन्छ मैले ताइक्वान्डो सिकेँ तर मलाई बक्समा पनि रुचि छ तर मैले अहिले ताइक्वान्डो सिकेँ अनि म ताइक्वान्डोमा ब्ल्याक बेल्ट भएँ अनि यो ब्ल्याक बेल्ट पाउनुको लागि मैले पुरा मेहनत गरेँ अभ्यास गरेँ अनि यसमा एकदमै धेरै नै टेक्निक्सहरू हुन्छ यसमा चाहिँ हामीलाई आफूलाई कसरी बचाउनु भनेर हुन्छ अनि हाम्रो खुट्टाको ए खुट्टा जुन चाहिँ छ त्यसको चाहिँ एकदमै अभ्यास हुन्छ किनभने ताइक्वान्डोमा हाम्रो खुट्टा चलाउँछ हात कम्ती चलाउँछ खुट्टा चलाउँदाखेरि एकदमै हामीले ब्यालेन्स गरेर राख्नुपर्छ एकदमै हामीले लड्नु भएन हिर्काउँदाखेरि एकदमै ट्रनिङ किक भन्छ त्यसलाई साइडमा बसेर एकदमै घुमेर हिर्काउनुपर्छ अनि त्यसले हिर्काउँदाखेरि चाहिँ त्यो मानिस जो हाम्रो छेउमा हुन्छ त्यसले त्यसलाई चाहिँ एकदमै अब लडाउने खाले हिर्काउनुपर्छ अनि हामीले खुट्टाले हिर्काउदाखेरि हाम्रो एकदमै फोर्सहरू पनि बेसी लाग्छ हिर्काउदाखेरि अनि चाहिँ त्यहीकारण चाहिँ ताइक्वान्डो खेलेको एकदमै राम्रो हो हामीले हिँड्दाखेरि जतिको दुख्छ खुट्टा त्यसरी दुख्दैन अनि एकदमै राम्रो हुन्छ हामी ताइक्वान्डो खेल्दाखेरि अनि यसमा चाहिँ एकदमै धेरै धेरैको फम्सहरू पनि हुन्छ यसमा ताइक्वान्डोमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ खुट्टाको एकदमै एक्सरसाइज हुन्छ एकदमै अनि यसले चाहिँ हामीलाई अरू चोरहरूबाहेक चोरहरू जस्तो हुन्छ त्यो माथिबाट चाहिँ हामीलाई बचाउँछ अनि यो प्रयोग गरेर चाहिँ हामीलाई एकदमै राम्रो हो किनभने एकदमै च चोर डाकुहरू आई आएको छ यो समयमा हाम्रो जीवनमा अनि यसले चाहिँ हामीलाई बचाउँछ ताइक्वान्डो खेल्दाखेरि अनि मैले पनि धेरै नै अभ्यास गरेँ यसको लागि हामीले एकदमै धेरै अभ्यास गर्नुपर्छ तिन चार वर्ष गर्नुपर्छ अन्त मात्रै हामी एकदमै राम्रो गर्न सक्छ यो ताइक्वान्डोले गर्दाखेरि अनि यो ताइक्वान्डो खेल्न चाहिँ सबै स्त्री अनि पुरुष दुइजना नै खेल्नुपर्छ एकदमै तर स्त्री चाहिँ एकदमै गर्नुपर्छ किनकि अहिलेको समयमा स्त्रीलाई धेरै नै मानिसहरूले नराम्रो भन्छ त्यहीकारण चाहिँ ताइक्वान्डो खेल्यो भने चाहिँ उनीहरूको लागि राम्रो हुन्छ अनि यो ताइक्वान्डो खेले खेल्नु सबै मानिसको हक हो अनि सबैले खेल्नुपर्छ